पुरानो गीत र आज भोलीको गीतमा फरक त म एकदमै भन्न सक्छु किनभने म पुरानो गीतलाई नै मान्याता दिन्छु पुरानो गीतमा चाहिँ यती रहस्यमय शब्दहरूले ढाकिएको छ त्यो त्यसमा म्युजिकले नै नढाकिएको होस् कभर नगरीको होस् र पनि त्यो शब्दले कभर गरेको छ जस्तै हजार हजार हजार गीतहरू छ पुरानो गीतहरू ती मध्येमा मलाई अब गायककार नारायण गोपालको साह्रै नै मन पर्छ जतिवटा उसको गायक छ जति छ त्यो शब्दलाई चाहिँ मैले कति जग्गा खातातिर पनि लेखिसकेको छु त्यो शब्दले चाहिँ कहाँ कहाँ चाहिँ पिरोल्छ है कहाँ चाहिँ खुसी निकाल्छ कहाँ चाहिँ के भनिएको छ त्यो शब्दहरूलाई चै छट्ट मिलाएको छ र आज भोलीको चाहिँ गीतहरू पनि साह्रो नै सुनु सुनु लग्दो देख्छु तर म्युजिसियन म्युजिकले ढाकिएको छ गिटारको तार मेन्डलिनको तारदेखि लिएर ड्रमदेखि लिएर कानै छेड्छ त्यस्तो खालको छ र कतिवटा बिषयमा चाहिँ म आज भोलीकोलाई चाहिँ त्यति रुचि राखेको छुइनँ किनकि म शब्दै बुझिन नि त र के भन्छ कसो भन्छ कस्तो भन्छ के हो त्यो बुझ्न सकिन र पुरानो चाहिँ अब एकदमै मिठासपना थियो र त्यसलाई चाहिँ म धेरै नै मान्यता दिन्छु आज भोलीको पनि नराम्रो छैन एकदमै रुचि राख्ने रुचि राखिराखेको छ त्यस्तो छ तर मलाई चाहिँ त्यो त्यति मलाई चाहिँ त्यति टीका टिप्पणी गर्नु सकिनँ किनभने मैले पुरानोलाई नै मान्यता दिने दिएर जाने खालको